यहाँ हुनेहरू विशेष त अब चियापत्ती छ अहिले मेन त दार्जिलिङको यहाँबाट अब मान्छेहरूले दार्जिलिङको चियापत्ती भने पछि भयङ्कर अब फेमस छ अरूको भन्दा त चिजबिजहरू पनि आउँछ हाम्रो दार्जिलिङको चियापत्तीहरू लान्छ विशेष त गरेर